मैले चाहिँ खासमा एक पल्ट आफ्नो फोनमा यसो फोनको त्यो फेसबुकहरू हेर्दाखेरि डिभाइन कलेक्सन भनेर एउटा देखायो होइन त्यो ठाउँमा चाहिँ मतलब त्यो उयसमा चाहिँ राम्रो राम्रो लुगाहरू पाउँदो रहेछ अब लुगा भन्दा अब एउटा के भन्छ टी सर्टहरू एउटा प्यान्टहरू जुत्ताहरू राम्रो राम्रो पाउँदो रहेछ अन्त मलाई एउटा भेस्ट टी सर्ट चाहिँ साह्रै मन पर्यो अन्त मैले त्यो टी सर्ट चाहिँ के कसो हो भनेर मैले त्यो डिभाइन कलेक्सनमा त्यतिकै अनलाइन मैले यसो खो खोलेर हेर्दाखेरि यस्तो दामहरू पनि राम्रै लाग्यो सस्तो ठिकैको थियो अन्त मैले अडर गरेँ अन्त मैले जस्तो अडर गरेँ त्यो के भन्छ पाँच दिन एक हप्ता भित्रमा त्यो सामान मेरोमा आइपुग्यो अन्त मैले फेरि त्यो सामान खोलेर यसो हेरेको त अहो यस्तो हुन्छ नि कपडा पनि यस्तो राम्रो रहेछ यसो लगाउँदाखेरि पनि मलाई कस्तो राम्रो देखिएको क्या लुगा पनि कस्तो मजाको हुन्छ नि कस्तो मजाको कपडा रहेछ लगाउँदाखेरि चिटिक्क हुने दाम पनि एकदम राम्रो अब त्यसरी अब कहिले मैले पहिला पहिला पनि त्यसरी अनलाइनहरू त्यसरी अडर गर्दाखेरि लुगाहरू मगाउ थिएँ तर लुगाको त्यसो कपडाको क्वालेटीहरू त्यस्तो राम्रो आउँथेन तर यो डिभाइन कलेक्सनबाट साह्रै राम्रो आयो अन्त मलाई साह्रै खुसी छु म चाहिँ यो टी सर्टबाट